हाम्रो धार्मिक चाडबाडहरू चाहिँ के हो भन्दाखेरि चाहिँ एउटा त दसैँ दिवाली हो अन्तखेरि सङ्क्रान्तिहरू मनाइन्छ अन्तखेरि अब हाम्रो हामी राई भएर चाहिँ हाम्रो चाहिँ कुलको पूजाहरू मनाइने गर्दछ अनि सबै चाडबाडमा चाहिँ हाम्रो प्रयोग गर्ने चिज चाहिँ के हो भन्दाखेरि चाहिँ खाद्य प्रयोग चाहिँ के हुन्छ बेसी भन्दाखेरि चाहिँ माछा मासुहरू हुन्छ अनि सेलरोटी आलुदम प्याजी चप अन्डाहरू चाहिँ प्रयोग हुन्छ